म चाहिँ लुगा धुँदा है फर्स्ट बाल्टीमा पानी हाल्छु अनि पाउडर हाल्छु अन्त पाउडर हालेर चाहिँ लुगा भिजाउँछु त्यहाँदेखि त्यो भइसकेर तै एकछिन बाद निकालेर तै त्यसलाई फेरि रि साबुनले हुन्छ कि साबुनले लगाउँछु साबुन लगाउँछु लुगामा अन्त जालीहरू लगाउँछु जाली लगाएर चाहिँ त्यो माडी माडी धुन्छु है मैला हुन्छ लुगा अनि त्यो लुगा धोइसकेर है पखालेर चाहिँ सुकाउँछु अन्त अन्त यस्तो पानीहरू झरी पानीहरू परेको छ भने तै हाम्रोतिर तै कटेराहरू हुन्छ त्यो तै बाँसले बनाएको हुन्छ है अन्त त्यहाँनिर तै हामी सुकाउँछु अनि त्यहाँ तै हाम्रो लुगाहरू जत्ति पनि धोएको पानी बाहिर पर्दैछ भने तै त्यहीँ सुकाउँछु लुगाहरू अनि कत्ति नसुकेको लुगाहरू तै हामी आइरनहरू लगाएर है सुकाउँछु अनि त्यति